नेपाली भाषा हाम्रो नेपाली भाषा चाहिँ एकदमै राम्रो नेपाली भाषा हो र हाम्रो नेपाली भाषाले गर्दा जस्तै अरू राई लिम्बू तामङ भोटेको पनि सबैको जात जातको आफ्नो आफ्नो भाषा छ तर उनीहरूलाई पढ्नु न जान्दाखेरि चाहिँ नेपाली भाषाबाटै सिकाउने हुनाले चाहिँ हाम्रो यो नेपाली भाषा चाहिँ एकदमै राम्रो छ प्र र हाम्रै नेपालीले गर नेपाली भाषाले गर्दाखेरि अरू भाषालाई सिकाउनु पनि सजिलो भइरहेको छ